हामीले हाम्रो संस्कृति बिर्सिनु हुँदैन हाम्रो पारम्परिक वेशभूषा भाषा संस्कृति हाम्रो लोकनृत्य कला साहित्य तथा खान पिना

सबै विषयहरूमा भावी पिँढीलाई जनाइराख्नु पर्छ यसको जगेरा गर्नु पर्छ